हाम्रो गाउँमा एउटा क्लिनिक छ त्यो क्लिनिकमा एउटा एम्बुलेन्स छ अनि हाम्रो बाटो पनि राम्रो छैन सबै पैह्रोले भत्काइलगेछ अनि अहिले झन् बनाउँदै गरेको बाटो त्यो बर्खाले गर्दा अझै धस्केर गयो अनि च अलिक गाह्रो पर्छ हाम्रो बाटोमा चैँ